मैले मिन्त्राबाट एउटा नाइकीको जुत्ता अर्डर गरेको थिएँ केही महिना अगाडि र मलाई त्यो जुत्ता धेरै नै मनपऱ्यो त्यो जुत्ता वाइट र बेज कलरमा छ र मलाई सोबर कलरहरू धेरै नै मनपर्छ र म त्यसमा त्यस्तै हल्का रङको जुत्ताहरू नै लगाउँछु अनि मेरो एक्सपिरियन्स चाहिँ धेरै नै राम्रो छ त्यो जुत्ता लिएर जुत्ता लगाउँदा धेरै नै कम्फर्टेबल हुन्छ र त्यो हल्का अनि नरम पनि छ म प्रायः त्यो जुत्ता वकमा जाँदा लगाउँछु र मलाई त्यो जुत्ता धेरै नै कम्फर्टेबल लाग्यो र म अरूलाई पनि त्यो जुत्ता रेकमेन्ड गर्छु र म पनि फेरि पछि त्यो जुत्ता पुरानो भयो भने फेरि किन्नेछु त्यो जुत्ता लगाउँदा हुनु पनि सजिलो हुन्छ र चप्पल जस्तो खोलिने डर पनि हुँदैन वकमा त झनै सजिलो मलाई त्यो जुत्ता धेरै नै मनपऱ्यो र म त्यो खरिदारीले धेरै नै खुसी छु